मेरो नजिकको प्रमुख आदिवासी क्षेत्रहरू कुन कुन हुन् भने म पहाडी क्षेत्रमा बसोबासो गर्ने भएको हुनाले यहाँ सम्पूर्ण नै जनजाति आदिवासीहरू बस्ने गर्छन् र मेरो नजिकको भन्नु पर्दाखेरि आदिवासी क्षेत्रहरू हुन् डुअर्स छन् बाग्राकोट इत्यादि क्षेत्रहरू छन् जो कि आदिवासी क्षेत्र भन्न सकिन्छ र मेरो राज्यको आदिवासी दाजुभाइहरू कुन कुन को कुन कुन जातिबाट आउनु हुन्छन् भने यहाँ जस्तै राई भयो मुन्डा भिल सन्थाल यी जातिहरू आदिवासी समूहमा गनिन सकिन्छ गनिन्छ र मेरो ठाउँमा आधारभूत आवश्यक्ताको सन्दर्भमा भन्नु पर्दाखेरि यी सर्वप्रथम त सडकको एकदमै यहाँनेर खाँचो छ कच् पक्का सडक छैन कच्चा सडक भएकोले गर्दाखेरि यहाँनेर धेरै धेरैपल्ट हामीलाई यात्राको निम्ति यताउता जान असुविधा हुने गर्दछ कतिपय रोगीहरू हुन्छन् उहाँहरूलाई यहाँबाट अस्पताल लान लाँदाखेरि बाटोमा बाटो राम्रो नभएकोले गर्दाखेरि उहाँलाई धेरै कष्ट सध्य गर्नु पर्दछ साथै शिक्षाको पनि यहाँनेर राम्रो व्यवस्था छैन शिक्षा आर्जन गर्नु पनि नानीहरू धेरै टाढा जानु पर्छ जसमा कि नानीहरूले गाडी गरेर जानु पर्दाखेरि यहाँ आफ्नोमा त वहाँको नानीको माता पिताहरूलाई धेरै शुल्क लाग्ने गर्दछ जसले घरमा आर्थिक स्थिति सुदृढ नभएको परिवारलाई एकदमै बो बोझ हुन जाँदछ साथै अस्पतालहरूको पनि यहाँनेर राम्रो व्यवस्था नभएकोले गर्दाखेरि नानीमा बिमारीहरूलाई जाँच गराउन धेरै टाढा जानु पर्दछ र मूलभूत आवश्यक्ताहरू जस्तै पानीको समस्या अस्पताल शिक्षामा सड्क यस यो चिजहरूको चाहिँ हाम्रो क्षेत्रमा एकदमै आवश्यक्ता अहिले मलाई भान ल भान हुँदछ